आफूले अनुसरण गरेको रेसेपी चाहे जस्तो भएन भने त्यसलाई फ्याँक्नु त भएन त्यसलाई त्यसै वेस्ट जानु दिनु त भएन त्यसले गर्दा एउटा आफ्नो सृजनात्मक प्रयोग गरेर त्यसलाई फेरि प्रयोग गर्ने कोसिस गर्छु जस्तो एक पल्ट यस्तो भएको थियो कि घरमा चिल्ली चिकन बनाउने एकदम जोस चलेर आयो चिल्ली चिकन बनाउँदै गर्दा बनाउनु त बनाएँ तर अलिकति त्यसमा गुलियो र अमिलो बेसी भइदिएछ सोया ससको र टोमेटो सस बेसी भएकाले गर्दा त्यसलाई फ्याँक्नु त मलाई मन परेन किनभने त्यहाँनेर सबै कुरो के भन्छ पैसा अब त्यत्रो परिजान्छ फेरि खाने कुरो पनि डेस्ट्रोय हुन्छ भनेर मैले आफ्नो सृजनात्मक तरिकाले त्यसलाई अलिक सम सामानहरू थपेँ जस्तै चिल्ली पनि थपेँ प्याजहरू अलिक थपेर अलिक राम्रोसँगले बनाउने कोसिस गरेँ त्यसलाई नै फेरि सबजनाले राम्रोसँगले मिठो मानेर खाए आफूलाई पनि खुसी लाग्यो